हाम्रो संस्कृति संरक्षणको विषयमा भन्नु पर्दाखेरि संस्कृति पनि समयअनुरूप समय सापेक्षित यसले परिवर्तन चाहन्छ र परिवर्तन हुनु आवश्यकता पनि छ र धेरैवटा संस्कृति हामीले जुन हाम्रो मानव जीवनको निम्ति जुन ठिक छैन त्यसलाई छोड्नु पर्ने पनि हुन्छ र कतिवटा हामीले नयाँ संस्कृतिहरू लिएर अघि बढ्नु पर्ने हुन्छ जस्तो उदाहरणको निम्ति जुन अनावश्यक संस्कृति छ जुन संस्कृति मान्नाले हामीलाई क्षति हुन्छ त्यो संस्कृति छोड्नुपर्छ कतिवटा चाहिँ अहिलेको परिवर्तनशील समाजमा विकासको क्रमले गर्दाखेरि भइरहेको कतिवटा हाम्रो संस्कृतिहरू आफै हराएर जाँदैछ र त्यसको बद्लीमा अरू नयाँ नयाँहरू थपिएर आउँछ र त्यसले गर्दाखेरि यो संस्कृति संरक्षण गर्ने भन्ने कुरामा जस्तो उहिले उहिले धेरै अघि मा हाम्रो जातीय यो बिहे हुँदाखेरि जन्ती बेहुलाको घरदेखि बेहुलीको घरमा जाँदाखेरि बाटोमा नौमती बाजा बजाएर जग्गाजग्गा देउराली चौतारी देवीथानतिर ध्वजाहरू चढाउँदै पुजा गर्दै जाने जुन चाहिँ चलनहरू थियो खोला नाला तर्दाखेरि त्यहाँनिर ध्वजाहरू चढाएर पुजा गरेर जाने चलन त्यो पनि एउटा संस्कृति थियो तर हिजआज गाडीमा चढेर त्यो कति बेला देवीथान देउराली पुल काटिन्छ त्यो पत्तै हुँदैन त्यो सुत्तै जान्छ र त्यसरी धेरैवटा संस्कृतिहरू आफसे आफ यो विकासको क्रममा परिवर्तनको लहडमा आफसे आफ मेटिएर जान्छ अब ती संस्कृतिहरू भनेको कति व्यवहारिक रूपमा राख्न सकिन्छ कति चाहिँ अब लेखन साहित्यतिर किताबको पानातिर चेपिएर बसेको हुन्छ र यो संस्कृति संरक्षणमा पुरानो धेरैवटा संस्कृतिहरूलाई छाड्नु पर्नेहरू छाड्दै जानु पनि पर्ने रैछ र नयाँ नयाँ मान्छेको जीवनमा आएको परिवर्तन र काम लाग्ने संस्कृतिहरूलाई साथमा लिएर जानुपर्छ भन्ने मलाई लाग्छ र अब यसलाई बचाउनु भन्ने कुरा जुन चिज हाम्रो समाजबाट अब हट्दै जाँदैछ त्यो चिजहरूलाई चाहिँ हामीले लेखेर यसरी लिपिबद्ध गरेर राख्यौँ भने त्यो चाहिँ हाम्रो एउटा बस्छ नत्र भने त्यसलाई चाहिँ व्यवहारिक रूपमा सबै संस्कृतिहरू ल्याउन सकिँदैन भन्ने मलाई लाग्छ